दार्जिलिङमा जिल् दार्जिलिङ जिल्लामा उपलब्ध शिक्षाहरूको विषयमा भन्नु पर्दाखेरि चाहिँ यहाँनिर राम्रो राम्रो इन्स्टिट्युटहरू छ आफ्नो कलेजहरू छ स्कुलहरू छ जस्तै नेपाली गर्ल्स हायर उच्चतर माध्यमिक विद्यालय भयो सेन्ट टेरेजा स्कुल भयो गभर्मेन्ट कलेजहरू भयो उच्च स्कुल उच्च स्थानहरूमा सेन्ट जोसेफ कलेजहरू भयो घुम जोरबङ्गला कलेजहरू भयो धेरै कलेज स्कुल सोनादाहरूको भयो सोनादा गभर्मेन्ट कलेजहरू भयो यसरी साना साना स्कुलहरूमा पनि नर्सरी स्कुलहरू भयो सानोदेखि नै अब शिक्षाको अब राम्रो राम्रो शिक्षा भएन भने ठुलो भएर त झन् अब त्यो बिग्रिँदै जान्छ त्यसैले सानोदेखि नै भनौँ अब नर्सरी स्कुल भयो रेलवे स्टेसनको नर्सरी स्कुल माउन्ट हर माउन्ट कार्मेल स्कुलहरू भयो त्यहाँ त्यहाँ त्यहाँहरू छ हाम्रो दार्जिलिङको स्कुलहरू भन्दाखेरि चाहिँ शिक्षा क्षेत्रमा चाहिँ अनि यहाँ दार्जिलिङमा पनि धेरै इन्स्टिट्युटहरू खोलिसकेको छ जहाँ चाहिँ शिक्षालाई एकदम अगाडि बढाउनुको लागि शिक्षाप्रति एकदम आकर्षण गर्नुको लागि अब इन्टिट्युटहरू खोलिएको छ चौरास्तामा इन्स्टिट्युटहरू खोलिएको छ स्कुल स्कुलमा पनि सानो कोचिङ क्लासहरू खोलिएको छ कि नानीहरूले राम्रो अब स्कुलमा त पढ्छ त्यसरी कोचिङमा पनि राम्रो पढोस् भनेर कोचिङ क्लासहरू खोलेको छ अनि साथै अब अब आफ्नो कलेजको भन्नु पर्दाखेरि चाहिँ दार्जिलिङ गभर्मेन्ट कलेजको अब विषयमा भन्नु पर्दाखेरि चाहिँ अनि त्यहाँनिर अब अब हाम्रो कलेज चाहिँ अब पढाइको क्षेत्रमा चाहिँ धेरै अगाडि बढिसकेको छ अब एकदमै राम्रो अब त्यहाँनिर पढाइहरू टिचर गुरुहरू पनि एकदमै राम्रो हुनुहुन्छ कि अब हाम पढ्नु पढ्नेहरूलाई पनि पढाउनेहरूलाई पनि अब मजा लागोस् कि पढ्ने सुन्ने नानीहरूलाई पनि एकदमै खुसीसँगले मजाले मनोरञ्जन गरीकन एकदम सुन्छौँ अब त्यहाँनिर अब पढाइ चाहिँ अब स्कुलमा पनि अब पढाइभन्दा पनि बेसी अब कसरी चाहिँ आफ् एकअर्कासँग कन्ट्याक गर्ने वार्तालाप कसरी गर्ने त्यो कुरामा ध्यान दिनु पर्छ अनि हाम्रो कलेज चाहिँ एकदमै उच्च लाग्छ मलाई त्यसरी नै अब आफ्नो आफ्नो कलेज हो आफ्नो आफ्नो कलेजको अब नामहरू सबै कलेजको नामहरू राम्रो छ त्यसरी नै अब सबै कलेजहरू नै अब जसरी हाम्रो कलेजमा विद् शिक्षा शिक्षाले शिक्षाको माध्यमद्वारा अब नानीहरूले अब अगाडि बढिरहेको छ त्यसरी नै हरेक माध्यम हरेक कलेजबाट नै अगाडि बढिरहेको छ भने अब लाग्छ लाग्ने लाग्छ